खेती पातीमा सुधार ल्याउनुको लागि चाहिँ बजारको मलहरू अहिले त के के युरिया डिएफए भन्नेहरू त्यहाँदेखि फाल्टो फाल्टो मलहरू पुरा निस्किएको छ नि त्यो मलहरू लियाएर लगाउँदाखेरि चाहिँ के हुन्छ भने बारी एकदमै चाम्रो हुन्छ चाम्रो भएको कारणले गर्दाखेरि यता खेती बाली राम्रो हुँदैन र फसल राम्रो भएर जाँदैन त्यही भएर चाहिँ एकदम राम्रो फसल निकाल्नु राम्रोसँगले उन्नति निकाल्नु हो भने देखिलाई चाहिँ यतै बस्तीकै गाईको मल अब हाम्रोमा पनि छ नि गाई बाख्राहरू त्यही भएर गाई बाख्राको मलहरू लगाएर गोरुले जोतजात पारेर मजाले लगायो भने चाहिँ एकदम राम्रो हुन्छ फसल पनि राम्रो हुने र फलहरू पनि राम्रो अब उब्जनी राम्रो हुन्छ भन्नु पऱ्यो बजारको मलहरूले चाहिँ त्यही हो बारी चाम्रो न चाम्रो हुन्छ जरा राम्रो जान सक्दैन बोट राम्रो आउन सक्दैन त्यही भएर फसल अब त्यही हो बजारे मल लगाइबस्नु सक्ने पनि हौइना बस्तीको मल पाउँदाखेरि मिक्स हुँदाखेरि पनि होला राम्रोसँग फसल हुनु सक्दै सक्दैन